हाम्रो राज्यमा धेरै जातिहरूको गुरुहरू छन् जसले पूजापाठ गर्दछन् जस्तो कि गुरुनानक साईबाबा अन्त गुरु महाराजज्यू र बुद्धिज्म मतलब कि बुद्धिस्टहरूले मान्ने लामा रेम्पोचेहरू अन्त दलाई लामाहरू धरै राज्यमा छन् र उनीहरूले पूजाहरू राम्रो गर्दछन् र तिनीहरूबाट मैले चाहिँ धेरैभन्दा पनि धेरै ज्ञानहरू पाएको छन् जस्तै कि अर्कालाई कहिल्यै दुःख दिनुहुँदैन र अर्काको अर्कालाई कहिल्यै भए पनि हिंसा गर्नुहुँदैन र जहिले पनि सोच्दाखेरि मान्छेलाई सबैलाई एक नजरले हेर्नु एक नजरले सोच्नु र धेरैभन्दा पनि धेरै ज्ञान प्राप्तहरू भएको छ उनीहरूले चाहिँ उनीहरू चाहिँ एउटा भगवानको रूप त्यस्तै हो उनीहरूले चाहिँ धेरैभन्दा पनि धेरै पूजापाठहरू गरेर जस्तै कि ठुलो ठुलो पूजाहरू गरेर पुराणहरू मतलब ठुल्ठुलो पुराणहरू गरेर धेरैभन्दा पनि धेरै ज्ञानहरू प्राप्त पाइसकेको छ र उनीहरूले हामीलाई धेरै ज्ञानहरू दिन्छ हाम्रो माइन्डलाई धेरै शान्ति दिन्छ हाम्रो मनलाई शान्ति दिन्छ र उनीहरूले चाहिँ एकदमै राम्रो कुराहरू बताउँछन् उनीहरूले चाहिँ सबै मान्छेहरूलाई इक्वेल मतलब इक्वेल्ली हेर्छ सबैलाई माया गर्नुहुन्छ उनीहरू चाहिँ एउटा भगवानको रूप जस्तै हो उनीहरूले भौतिक ज्ञान बुद्धि दिन्छ सबैलाई एक नजरले माया गर्नुपर्छ र सबै मान्छे जत्ति पनि धनी गरिब सबैजना मान्छे हो र यो अहिले जुन चाहिँ हामी जमानामा जिइरहेछ यो जमानामा चाहिँ मान्छेहरूले गरिबहरूलाई धेरैभन्दा पनि धेरै दुःख दिन्छ मतलब कि धनी भयो भन्दामा गरिब मान्छेहरूलाई याद गर्दैन माया गर्दैन उनले हिंसा हेला गर्छ उनीहरू पुरा हेप्छ गरिबहरूलाई तर जत्ति पनि हामी गुरुनानकहरू जस्तो कि साईबाबाहरूले भन्नुभएको थियो उनीहरूले कहिल्यै मान्छेलाई नराम्रो नगर्नु नराम्रो नजरले नहेर्नु नराम्रो कहिल्यै नगर्नु र आफ्नो बारेमा पनि नराम्रो कहिल्यै नभनोस् अर्काले पनि र सुन्नु नपाओस् त्यस्तैहरू हो र उनीहरू चाहिँ एकदमै मतलब कि पुरै राम्रो मान्छेहरू हो सबैलाई एक नजरले हेरे भने यो दुनियाँ नै चेन्ज हुन्छ तर अहिले यो दुनियाँमा एकदमै राम्रो छैन अहिले मान्छेले मान्छेलाई हेला गर्छ नाना थरी भन्छ गाउँघरमा पनि धेरै मान्छेहरू छ जस्तै कि आन्टीहरू पुरा नराम्रो कुराहरू गर्छन् अर्काको नानीलाई यस्तो भनेर अर्काको नानीलाई उस्तो भनेर अब सबै धर्म एउटै होइन तर सबैले एउटा त भन्छ नि बेसी जस्तो मान्छेले एउटै धर्म मान्नुपर्छ एउटै हो अब यदि कोही हिन्दूमा छ भने कतिजना क्रिस्चियनमा जान्छ र त्यो क्रिस्चियनमा गएको मान्छेलाई यति नराम्रो भन्नुहुन्छ गाउँघरको मान्छेहरूले र त्यस्तोहरू चाहिँ नभनिदियोस् किन भन्दाखेरि सबै धर्म एउटै हो र सबैलाई माया गर्नुपर्छ सबैलाई अप्नाउनुपर्छ यो दुनियाँमा आएपछि सबैजना मान्छे हो त्यो सबैलाई एकदमै भन्दा धेरै धेरै माया गर्नुपर्छ र उनीहरूले हामीलाई धेरै माया गर्नुहुन्छ जत्ति पनि जत्ति पनि गुरुहरू छ हाम्रो राज्यमा होइन उनीहरूले धेरै माया गर्नुहुन्छ र उनीहरू पुरा राम्रो छ उनीहरूले हामीलाई ज्ञान बुद्धि दिन्छ उनीहरूले हामीलाई एकदमै माया गर्नुहुन्छ र सबलाई एक समान गर्नुपर्छ र यो दुनियाँमा आएपछि र मान्छेहरूको बोलीचाली पनि सानो होस् या ठुलो होस् सानो नानी होस् जो होस् ठुलो नानी होस् तिनीहरूले पनि नराम्रो नबोलोस् सबैले एकदमैभन्दा धेरै माया गर्नुपर्छ सानो नानीलाई पनि छुट्याउनु हुँदैन ठुलो नानीलाई पनि छुट्याउनु हुँदैन सबैलाई एक प्रकारको माया गर्नुपर्छ जस्तो कि गुरुहरूले गर्छ अन्त उनीहरूले धेरै पाठपूजा गर्छन् उनीहरूले ज्ञान प्राप्ति हुन्छ उनीहरूलाई